मलाई चाहिँ पशुपालनमा गाई मन पर्छ पशुपालनमा गाईले सा एकदमै दुध दिन्छ उसको फाइदा हुन्छ दुध दिएर दुधहरू बेच बिखन घिउ हुन्छ त्यो गाईको दही हुन्छ मही हुन्छ धेरै नै गाईमा चाहिँ फाइदै फाइदा देखिन्छ अरू पशुपालन भन्दाखेरि चाहिँ गाईहरूमा चाहिँ दुध घिउ दही मही नै धेरै ज्यादै नै फाइदा देखिन्छ गाईमध्ये पशुमा पालनमा अरू भन्दाखेरि पनि त्यो गाईलाई दाना पानी के कस्तो पाराले दिनुपर्ने हो त्यो गाईलाई कति कतिको दानापानीले दुध दिन्छ कस्तो दुध दाना दिँदाखेरि त्यसलाई त्यलाई दिँदाखेरि कस्तो प्रकारले चाहिँ दाना दिँदा कति दुध दिन्छ भन्ने हामीलाई चाहिँ लाग्छ भने त्यो गाईलाई चाहिँ दुध दिने गाईलाई चाहिँ धेरै दाना लाग्छ जस्तोमा त्यो भिटामिनहरू पनि दिन्छ त्यो गाईलाई त्यो दुध दिने गाईलाई एउटा भिटामिन दिन्छ दुध दिने गाईलाई त्यो भिटामिन दिँदाखेरि चाहिँ दुध धेरै दिन्छ भन्ने हामीलाई त्यस्तो लाग्छ त्यहाँदेखि गाईलाई घाँस चाहियो टाइममा दाना चाहियो भुस चाहियो फिड चाहियो त्यो खाँदा पिना चाहियो त्यो खाँदा चाहिँ गाईले धेरै नै पोसिलो हुन्छ रे गाई पनि त्यहाँदेखिन् धेरै दुधहरू पनि दिन्छ भन्ने लाग्छ त्यो गाईमा हामी पनि पा पशुपालन पहिल्यैदेखि नै गरी ल्याएको हामीलाई पनि लाग्छ कि यसको चाहिँ हामीलाई निकै नै थाहा छ हामीलाई यो पशुपालन चाहिँ कसरी गरिन्छ भन्ने चाहिँ हामीलाई घाँसपात दानापानी गर्दाखेरि हामीलाई थाहा लाग्छ दानापानी अलिकति कम्ती हुँदा दुध पनि कम्ती हुन्छ द दुध कम्ती दिने गर्छ त्यलाई टाइममा खानेकुरो चाहिन्छ घाँस टाइममा चाहिन्छ तिन टाइम घाँस दिनु पर्यो दाना दिनु पर्यो दुई टाइम दिनुपर्छ त्यही कारण चाहिँ गाईलाई जति पनि दानापानीले नै एकदमै दानापानी नै ज्यादै दिने गर्नुपर्छ त्यसैकारण चाहिँ दुध पनि त्यति नै धेरै दिने गर्छन्